नमस्कार ए होटेल पार्कबाट बोल्नु हुँदैछ नि ए मलाई आज लन्चको निम्ति नि दसवटा पिज्जा चाहिँ अर्डर गरुँ भन्दै थिएँ कि यहाँ हाम्रो बर्नसबेग हाई स्कुलमा यहाँ हाम्रो स्टाफहरूको निम्ति चाहिँ दसवटा पिज्जा काइन्डली बाह्र बजेर तिस मिनट भित्रमा चाहिँ तपाईँले काइन्डली यहाँसम्म पठाइ दिनुहुन्छ भन्ने आशा गरेको छु है यो अर्डर लिनुहोस् है